अब दुहुना गाईलाई बिहान एकखेप दाना दिन्छ बेलुका एकखेप दाना दिन्छ पकाएर हो सुँगुरलाई चारो पकाएर आँटा फिटेर दिन्छ बाख्रालाई त अब घाँस काटेर खुवाउँदा हुन्छ र पनि बाख्रालाई पनि एक टाइम त दाना दिन्छ अब जे छ त्यही दिन्छ अन्त दुहुना गाईलाई चाहिँ अब बिहान बेलुकै दाना चाहियो अब दुई टाइम दुध दियो दुहेपछि दाना त दिनैपर्छ र अब बाख्रालाई पनि घाँस काटेर हालिदिएपछि भइहाल्छ सुँगुरलाई पनि पकाएर आँटा फिटेर चारो दिएपछि भइहाल्छ गाईलाई चाहिँ अब साह्रो पर्छ दाना अब दुई टाइम दिएर दुई टाइम दुध दुहुनुपर्छ अन्त सुँगुर बाख्रा त अलिक अथवा अब सजिलै पर पर्छ भनौँ अब दुहुना गाईलाई त पुरै अब गतत पारेर दाना दिनु नदिइकन त दुध पनि त दिँदैन र गाई बस्तुको चाहिँ त्यसो हो सुँगुरको पनि त्यही हो सबैको स्याहार चाकर त एउटै हो गाई भैँसी बस्तु बाख्रा